कोही बेला अब पशु प्राणीहरूलाई बिमार हुन्छ त्यसमा चाहिँ अब हामी कति प्रायहरू दबाई पानीहरू गर्छौँ कति चाहिँ अब राम्रै हुन्छ जाती हुन्छ कति चाहिँ अब सक्दैन त्यसलाई चाहिँ अब हामीले उयो गर्न सक्दैनौँ कतिपल्ट रोगहरू आउँछ हिजअस्ति पनि रोगहरू आएकै हो अन्त त्यसमा कतिजनाको नोक्सान भयो हाम्रो चाहिँ अब त्यति साह्रो उयो भएन हामीले दबाई पानी पुरै गऱ्यौँ हामीले पुरै आगोहरू बालेर त्यसलाई चाहिँ अब रुखको उएसमा हामीले उयो गऱ्यौँ त्यसमा चाहिँ भयो राम्रै भयो हाम्रो पशु प्राणी कतिजनाको चाहिँ मऱ्यो अनि हामी कोही बेला चाहिँ अब हामी कहीँ टाढा जानुपऱ्यो भने चाहिँ हामी छिमेकीहरूलाई हेरचाह गर्न लगाउँछौँ उनीहरूले अन्त हेरिदिन्छ राम्रोसँगले हेरिदिन्छ अनि चाहिँ हामी त्यति नै